हलो गुड आफ्टरनुन मिस के गर्नु हुँदैथ्यो होला मिस तपाईँ खालि हुनु हुन्छ अहिले हेर्नुहोस् न मिस के भन्छ आजको आज टयुसन लाग्छ होला ए हजुर त्यही त तपाईँले वाट्सएपको ग्रुपमा केही पनि मेसेजहरू केही छोड्नु भएको थिएन कि अन्त लाग्छ कि लाग्दैन भनेर सोध्नुको लागि नि ए हजुर हजुर मिस मेरो के भन्छ अब आउने मन्डे मेरो म्याथ्सको इक्जाम छ कि मिस अन्त अलिकिति अलिक साह्रो परेको कारणले गर्दा तपाईँलाई इन्फर्म गरिदिएको नि मिस हजुर हजुर हजुर हजुर हुन्छ मिस अन्त नि मिस के भन्छ मेरो उयो च्याप्टर फोरको त्यो एउटा कोइसन थियो कि एउटा क्वेसन भन्दा पनि आज स्कुलमा त स्कुलको सरले अलिकिति अफ्ठ्यारो तरिकाले पढाउनु भयो कि अन्त त्यो क्वेसनहरूमो च्यापटरको एक्सर्साइज वान मो गर्दै गर्छु कि अन्त के के म जानेको हुँदिनँ तपाईँलाई अहिले ट्युसनमा भन्छु नि ल हजुर हजुर मिस हजुर मिस

हजुर हजुर हजुर मिस अन्त नि मिस हजुर हजुर हजुर मिस हजुर मिस मसँग एकजना साथी आउँथ्यो नि तपाईँको तपाईँको ट्युसनमा उसले पनि अघि मलाई भेट्नु आएको थियो कि हामी खेलिसकेर अन्त उसलाई पनि त्यस्तै भइरहेको थियो भनेर भन्दै थियो हो अन्त उसले भन्दै थियो तपाईँसँग स मिसलाई पनि भन्दिनु नि भनेर हो अन्त उसको लागि पनि उसलाई पनि म भनिदिन्छु नि ल बेलुकासम्म बस्नु भनेर हजुर हजुर हजुर हजुर मिस हजुर हजुर अन्त नि मिस यो जुन चाहिँ मैले च्याप्टर भनेँ नि सरले त्यो अर्कै तरिकाले सिकाउँँछ होला कि के भन्छ तपाईँको सिकाको उयो हुन्छ होला

हुन्छ मिस मो अहिले आउँछु नि ल चार बजी हुन्छ थ्याङ्कयू मिस